मलाई घुम्न मन लागेको ठाउँ मलाई एकदमै साह्रै इच्छा लागेको स्विजरल्यान्ड हो स्विजरल्यान्डमा चाहिँ मलाई के लाग्छ भने नि जतिपनि अबमैले उयोहरूतिर नक्साहरूतिर देख्छु कि हरियाली सबै जग्गामा हरियाली चारैतिर हरियो हरियो घाँसहरू रूखहरू पहाडहरू यति राम्रो लाग्छ कि अब देख्दाखेरि पनि नि अब अब त्यहीँनिर जाउँ जस् जाउँ गएर बसौँ त्यो सुन्दर शीतल त्यो हरियो चौरमाथि बसेर सुतिरहुँ जस्तो लाग्छ त्यसै कारणले चाहिँ मलाई यो स्विजरल्यान्ड चाहिँ जानु साह्रै मन पर्छ